हेलो

ए हजुर ए हजुर हजुर ए हजुर हजुर सुभाष घिसिङ अगम सिंह गिरी भन्नु भयो है ए हजुर सुभाष घिसिङ अगम सिंह गिरी चाहिँ उहाँहरू दुइजना चाहिँ अब भिन्न भिन्नै पाटोको व्यक्तित्व है व्यक्तिहरू हुनु हुन्छ सुभाष घिसिङ चाहिँ विशेष गरी उहाँ राजनीतिक क्षेत्रपट्टि उहाँ पर्नु भयो एउटा नेता है पहाडको एउटा प्रतिनिधि भनौँ न अन्त अगम सिंह गिरी उहाँ चाहिँ एउटा साहित्य क्षेत्रबाट एउटा जातीय कवि भनेर हामीले उहाँलाई चिन्न सक्छौँ अनि सुभाष घिसिङ चाहिँ विशेष गरी उहाँलाई चाहिँ हामीले छयासीको आन्दोलनदेखि यता जब गोर्खाल्यान्ड एजिटेसन भयो है त्यो आन्दोलनमा उहाँले चाहिँ एउटा प्रतिनिधि यो भारत के अरे गोरामुमो भन्छ गोर्खा जनमुक्ति राष्ट्रिय मुक्ति मोर्चा र उहाँ त्यो पार्टीको चाहिँ एउटा प्रतिनिधि लिडर त्यो त्यो समयमा चाहिँ उहाँले छयासीमा एउटा गोर्खाल्यान्ड एउटा आन्दोलन छेड्नु भएको थियो जो चाहिँ तपाईँको धेरै लगभग छयालिस दिन भन्दा उता है धेरै लामो समयसम्म आन्दोलन रहेको थियो अन्त उहाँको चाहिँ विशेष गरी यो दार्जिलिङ गोर्खा जातिको निम्ति अनि यो हाम्रो समग्र भारतीय गोर्खाको निम्ति एउटा उन्मुक्तिको एउटा आन्दोलन भनौँ न गोर्खाहरूको एउटा आफ्नै पहिचान हुनु पर्छ एउटा परिचय दिलाउनु पर्छ गोर्खाको एउटा आफ्नै अस्तित्व हुनु पर्छ भन्ने एउटा अस्तित्वको लडाइँ उहाँले गोर्खाल्यान्ड मुभमेन्टलाई थाल्नु भएको थियो होइन जुन मुभमेन्ट चाहिँ पछि गएर डिजिएचसिमा चाहिँ उहाँहरूले एउटा सेटलमेन्ट गरायो अन्त उँहा चाहिँ र उहाँको जन्म चाहिँ तपाईँको यो दार्जिलिङको यो मन्जुपट्टि पर्छ मन्जु चिया कमान भन्छ त्यहाँ चाहिँ उहाँको जन्म भएको थियो अन्त अगमसिंह गिरी चाहिँं दार्जिलिङको माटोमा जन्मिएको एकजना साहित्यकार है आँसुको जस्तै हामीले जाति कवि भनेर हामीले उहाँलाई चिन्छौँ अनि विशेष गरी उहाँको कविताहरू चाहिँ अब हाम्रो यो जातीय र नि राष्ट्रिय चेतनामा आधारित विशेष गरी यो जाति प्रति चाहिँ एकदमै मोह है जातिलाई एकदमै उहाँले माया गर्नु हुने अर्थात् उहाँले जातिलाई सम्बोधन गरेर अर्थात् जातिको जति पनि गोर्खा जातिको एउटा भावना है हाम्रो एउटा हाम्रो जति पनि लाई लिएर दुःख पीडा यो जति पनि समस्याहरू छ त्यसलाई लिएर चाहिँ विशेष गरेर उहाँले कविताहरू चाहिँ रचना गर्नु हुन्छ अन्त यी दुई व्यक्तित्वहरू चाहिँ यो दार्जिलिङे माटोले जन्माएको भनौँ न एकदमै हजुर प्रसिद्ध व्यक्तिहरू हुन् लौ त हवस् ए हवस् हुन्छ